हजुर ए हजुर तपाईँ त्यहाँ तल ज्ञानेन्द्र ठकुरी सर बोल्नुभएको हो ए होइन सर म आज तपाईँको त्यहाँनिर त्यो एरियामा घर खोज्दै आएको थिएँ अनि त्यहाँनिर टु लेट लेखेको देखेर चाहिँ तपाईँको त्यो घर हेर्नु पसेको थिएँ तपाईँको केयरटेकर हुनुहुँदो रहेछ नि है त्यहाँ हजुर अनि मैले त्यो हेरेको थिएँ राम्रो लागेको थियो त्यो घर कि अनि म त्यहाँ सिफ्ट हुनुपर्यो भनेर चाहिँ यसो दामकाम मिलाउँ भनेर नि कति छ होला त्यसको हजुर हजुर छ टु बिएचकेको छ हजार मात्रै हो ए होइन मेरो त परिवार परिवार त हुँदैन बेला बेला यसो साथीभाइहरू आउँछन् म चाहिँ यहाँनिर युनिभर्सिटीमा पढाउँदैछु है त्यहाँ तपाईँको छेउमा छ नि युनिभर्सिटी त्यहाँनिर पढाउँदैछु अनि यो पालि लागेको छ र जब चाहिँ कि अनि एक्लै त हुन त म एक्लै हुन्छु अरू बेला चाहिँ तर बेला बेला साथीहरू आउँछ केटाहरू केटीहरू केटाहरू भन्दा धेरै चाहिँ अलिक केटीहरू आउँछ होइन हजुर हजुर आउन चाहिँ दिउँसै आउँछ जाँदा पनि दिउँसै जान्छ कि तर हजुर राति चाहिँ ल्याउँदिनँ हजुर बस्ने चाहिँ सर अब यो मेरो काम भइन्जेल हो नोकरी त्यहाँ भइन्जेल अनि यो दाम चाहिँ अलिक घटाउँ न दस वर्षको

हजुर हजुर हजुर हजुर

अलिकति मिलाउनुहोस् न यसो साढे चारसम्म हुँदैन ए उ इलेक्ट्रिसिटीको चाहिँ कसरी युनिट दिनुहुन्छ ए हजुर होइन त्यो त्यसो भए ठिकै छ कि त्यो रेन्टमा चाहिँ यसो पैँतालिसहरू गरिदिनु होस् न चार हजार पाँच सौहरू भए चाहिँ राम्रो हुने थियो पच्पन्न पाँच पाँचमा हुँदैन

हजुर हजुर पाँचमा यसो मिलाइदिनु होस् कि अनि के मैले एडभान्स दिनुपर्छ दस वर्षको एग्रिमेन्ट गर्दाखेरि एडभान्स दिनुपर्छ कि फुल पेमेन्ट गर्नुपर्छ कि ए हजुर हजुर ए हुन्छ ए हवस् हवस् त हुन्छ हुन्छ हुन्छ त्यसो भए म भोलि आउँछु नि है भोलि तपाईँ कति बेला हुनुहुन्छ घरमा कुन समयमा आउनुपर्ने हवस् हवस् हुन्छ हुन्छ सर हुन्छ राखेँ सर है भोलि भेटौँ त्यसो भए हुन्छ